हिजोआजको नानीहरूले अहिले घरिघरि खेल्ने गरेको नयाँ गेम चाहिँ मलाई लाग्छ मोबाइल गेम्सहरू मात्रै प्राय प्राय प्राय आजकल नानीहरूले सबैजनाले फोनमै सबैजना व्यस्त हुन्छ अनि प्रायले नै मोबाइल गेम्सहरू मात्रै खेल्छ त्यही हो सबै अब हाम्रो जमानामा त हामी जब बच्चाहरू थियौँ तब त हामी त पुरा बाहिरहरू खेल्थ्यौँ अनि खेलकुदहरू बाहिर कुद्नेहरू त्यस्तोहरू हुन्थ्यो भाँडाकुटीहरू खेल्थ्यौँ हामी केटीहरू केटाहरू कुद्नेहरू स्पोर्ट्सहरू जुन हुनु क्रिकेटहरू त्यसरी खेल्ने गर्थ्यौँ जुनहरू तर अहिलेको जमानामा चाहिँ प्राय नानीहरूले चाहिँ उयोहरू मात्रै खेल्छ मोबाइल्सहरू तिर मात्रै गेम्स खेल्छ जता पनि प्राय नानीहरू हेर्छु मोबाइल गेम्सहरू मात्रै खेल्दै गरेको हुन्छ नयाँ नयाँ गेम्सहरू राख्छ ढुँढदै अहिले त त्यही हो मोबाइल गेम्सहरू नै हो प्राय नानीहरूले खेल्ने मलाई थाह भएको चाहिँ मोबाइल गेम्स नै हो